नेगेटिव एक्सपिरियन्सबारे भन्नुपर्दाखेरि चाहिँ यो प्रडक्टले चाहिँ मलाई अलिकति कपाल चाहिँ रफ् बनाएको जस्तो लाग्यो मेरो चाहिँ जत्ति कपालहरू बढ्ने भयो अनि चायाहरू हराउने हटाउने भयो यो चाहिँ एकदमै राम्रो छ तर कपाल चाहिँ अलिकति रफ् हुन्छ अनि पहिलाको जस्तो राम्रो जुन प्रकारको सिल्की थियो कपाल त्यसमा चाहिँ अलिकति रफ्नेस आएको जस्तो मलाई अनुभव भयो अन्त अरू त खासै केही छैन त्यस्तो त तर कपाल चाहिँ अलिक रफ् हुँदोरहेछ सायदै त्यो जडीबुटीहरूको कारणले हुनसक्छ है त्यो अब कतिवटा जडीबुटीहरूले बनाएको कारणले हुनसक्छ त्यस्तो भएको तर मलाई चाहिँ त्यस्तो महसुस भयो मेरो चाहिँ कपाल चाहिँ अलिकति रुखो होइन अलिकति खस्रो खस्रो त्यस्तो भएको जस्तो मलाई फिल भयो